हेलो यो नुर बिरयानी रेस्टुरेन्ट हो म तपाईँको कस्टमर मेघना बोलेको अनि मैले तपाईँकोबाट चिकन बिरयानी अनि चिकनको उयो टिक्का अ अर्डर गरेको थिएँ बट् त्यो हाम्रो मार्फत् आइपुग्दाखेरि त्यो पुरै गन्हाएको थियो अन्त कस्तो टाइपको गन्धहरू आइरहेको थियो अनि चिसो पनि थियो राम्रो पनि थिएन त्यही भएर यसलाई हामीले फिर्ता गरिदिनु हुन्छ कि तपाईँले कि त हामीलाई पैसा नै फर्काइदिनु होस् तपाईँले कि केको